मौसम र अवसरको हिसाबले पर्यटकहरूका लागि दार्जिलिङ जाने उत्तम समय नोभेम्बर टु फेब्रुअरी र सम्मर सिजन अथवा सम्मर होलिडेजको टाइममा जाने एकदम उत्तम हुन्छ किनभने सम्मर होलिडेजको टाइममा जहाँ यता मधेसतिर गर्मीको एकदम पिक हुन्छ भने दार्जिलिङमा दार्जिलिङको क्लाइमेट दार्जिलिङको वेदर एकदम राम्रो हुन्छ अथवा मोडरेट हुन्छ ज्यादा गर्मी पनि हुँदैन ज्यादा चिसो पनि हुँदैन र ठिक्कको हुन्छ र त्यो समय चाहिँ एकदम दार्जिलिङ आउनुको लागि एकदम उचित हुन्छ किनभने पहाडहरू पनि देखिन्छ होइन मजाको वेदर पनि मजाको भएको कारणले गर्दा एकदम घुम्नलाई पनि सजिलो हुन्छ र र नोभेम्बर टु फेब्रुअरीमा भिजिट गर्ने हो भने हो देखिनलाई चाहिँ त्यतिखेर जाडोको जाडो एकदम बढिसकेको हुन्छ र यहाँ स्नोफलहरू हुने चान्सेस पनि हुन्छ र तर जाडो चाहिँ एकदम हुन्छ स्नो फल चाहिँ हुन पनि सक्छ नहुन पनि सक्छ तर जाडोको एकदम आनन्द लिनु सक्छ यो समयमा चाहिँ र हाम्रो हाम्रो ठाउँमा कुनै एउटा विशेष चाड पर्व भनेको नै दसैँ र तिहार हो दसैँ र तिहारमा एकदम रमाइलो हुन्छ दार्जिलिङ र हाम्रो हाम्रो ठाउँतिर एकदम दसैँ तिहार एकदम सबले धेरै राम्रोसँगले मनाउने गरिन्छ यो समयमा दार्जिलिङमा भिजिट गर्न हो भने पनि धेरै उत्तम हुन्छ किनभने यता उता चारैतिर एकदम झिलिमिली हुन्छ र एकदम फुलले सजाएको हुन्छ र धेरै भन्दा धेरै राम्रो देखिन्छ र एकदम एकदम मनोरञ्जन पनि लिन सकिन्छ